हामीले घर आँगनको डिलमा भित्तामा सानो सानो ड्याङ्ग जसरी बारीमा हामीले अदुवा खोर्सानी मुला सिमीहरू रोप्नको लागि सानो माटोको ढिप उठाएर ड्याङ्ग बनाइएको हुन्छ त्यसै गरी त्यस्तै पाराले हामीले आँगनको भित्तामा छेउमा त्यस्तै बाँसहरूले बारेर सानो सानो माटोको ढिप उठाएर ड्याङ्ग बनाउँछौँ त्यसको निम्ति हामीले काँटा कोदालो जति पनि खन्तीहरू हुन्छ त्यसको प्रयोग गर्छौँ जसले चाहिँ जमिनको त्यो बाँ बाँझोपन अथवा बाँ जमिनको त्यो कठोर जग्गालाई चाहिँ खनेर उर्वर माटो बनाउनमा सहायता गर्छ र त्यति गरिसकेर हामीले गाईको अथवा बा बाख्राको कुनै पनि मल ल्याएर त्यसमा माथिबाट